हेलो हाम्रो रेस्टुरेन्ट हो ए सुन्नु होस् न मलाई हट कफी अर्डर गर्न थियो कि कति टाइम लाग्छ होला ए हजुर हुन्छ अन्त म अलिकिति बाहिर जाने काम पऱ्यो कि त्यसले गर्दाखेरि तपाईँले मलाई चक्लेट पठाइ दिँदाखेरि चाहिँ एक्सट्रा प्लास्टिक ऱ्याप गरेर पठाइदिनु होस् ल फोइलमा किनभने अब जाडोले गर्दाखेरि अहिले चिसो हुन्छ कि सेलिहाल्छ त्यसले गर्दाखेरि चाहिँ मजाले ऱ्याप गरेर पठाइदिनु होस् न ल